म चाहिँ बारीतिर काम गर्दाखेरि त्यस्तो साह्रो गीतहरू चाहिँ गाउँदिनँ त्यस्तो साह्रो उयो हुँदैन मनोरञ्जन गर्दिनँ बारीमा छि छिटो काम गर्ने कोसिस हुन्छ अनि घरमा चाहिँ काम गर्दाखेरि घरमा चाहिंँ काम गर्दाखेरि अनि गीतहरू सुन्ने गर्छु गीतहरू गाउँदै काम गर्ने गर्छु भात सब्जी पकाउँदा भयो भाँडा कुँडा मोल्दा भयो घरमा यस्तै कामहरू गर्दा भयो ओछ्यान मिलाउँदा भयो घर ओ ओछ्यान मिलाउँदा भयो घर बडार्दा भयो अनि लुगाहरू पट्याउँदा भयो होइन लुगा घरमा लुगा धुँदा भयो भाँडा कुडा माझ्दा भयो अब यस्तो गोठतिर गोठतिर गाईहरूकोमातिर केही काम गर्दा भयो घाँस हाल्दा भयो घाँस काट्दा भयो अनि घा घाँस काट्दा भयो घाँस हाल्दा भयो त्यहाँदेखि केही गोठमा दाना पकाउँदा भयो यस्तै गीतहरू गाइ गाइ गाउँंदै काम गर्ने गर्छु गीतहरू गाउँछु अब केही केही गीतहरू गाउँछु अनि गीतहरू गाउँदै गीतहरू गाउँदै काम गर्ने गर्छु मनोरञ्जन गर्दै गर्छु अनि अनि यस्तै यस्तै पुरानो पुरानो पुरानो पुरानो गीतहरू फिल्मको गानाहरू गाउँदै काम गर्दै यस्तै यसरी नै मनोरञ्जन गर्छु